म अहिले भनौँ भने मेरो राज्यदेखिको त थुप्रै जगाहरू गएको छु जस्तै दिल्ली भयो दिल्ली केरेला अब यहीँ छेउमा सिक्किम छ तपाईँको होइन यिनीहरू जगाहरू गएको छु तपाईँको दिल्लीमा म गएर आएको तपाईँको गान्धी स्मृति यता यो राज घाट कुतुब मिनार यस यो जगाहरू गएको थिएँ घुम्नु र रमाइलो लागेको थियो र केरेलामा पनि यो थुप्रै जगाहरू गएँ म घुम्नु र राज्य भित्रमा राज्यदेखिको बाहिर थुप्रै जगाहरू घुमे तापनि देशदेखिको बाहिर चाहिँ जानु पाएको छुइनँ अहिलेसम्म तरै पनि जाने चाहिँ इच्छा छ एक पल्ट गएर अब मेरो देशदेखिको बाहिरको देशमा कस्तो खाले माहौल हुन्छ थाहा पाउन मन छ होइन अब इन्डियामै जस्तो हो कि के कस्तो हो अहिलेसम्म त गएको छैन अब त्यही मुभिजहरूतिर देखेको मात्र हो र मलाई जानु मन लागेको ठाउँ चाहिँ खै अब मुभिजतिरै बेसी देखेर हो कि के हो मलाई प्यारिस जानु चाहिँ इच्छा छ एक पल्ट र त्यहाँको माहौल के कस्तो हुन्छ त्यो आइफेल टावर कस्तो छ के छ त्यहाँ माथि जाँदा कस्तो हुन्छ के हुन्छ जान्नु मन लागेको छ एक पल्ट र अब प्यारिस मात्र नभएर अरू नै थुप्रै जगाहरू पनि छ अब फरेन भने पछि एक प्रकारको एउटा सोच आइहाल्छ दिमागमा होइन र एक पल्ट गएर घुमेर आउने चाहिँ इच्छा छ